अब हामीलाई त अहिले त अब अगाडि उहिले हेरी त धेरै सुविधा छ अगाडि त अब चुल्हामा आगो फुक्नु पर्थ्यो दाउरा चाहिन्थ्यो दाउराले बाल्नु पर्थ्यो अब त्यसको उयसमा अहिले चुल्हा के अरे ग्यास चुल्हा दिएको छ अनि अब अगाडि मान्छेलाई अब खबर टाढो टाढो गएको मान्छेलाई खबर पठाउनु पऱ्यो भने अब चिट्ठी लेखेर पठाउनु पर्थ्यो चिट्ठी लेखेर पुर्याउनु जानु पर्थ्यो पुर्याएर अब गाडीघोडा थिएन टाढो गएर पुर्याएर पनि अब त्यो खबर अब दुई तिन महिनामा मात्रै आइपुग्थ्यो अन्त त्यस्तो असुविधा थियो अब अहिले त अब फोन छ फोनले गर्दाखेरि अब छिटो हुन्छ अब अहिले त अहिले अब जुनै जरुरी काम पऱ्यो भने पनि अब त्यो फोनले गर्दाखेरि अब हामीलाई सुविधा छ अहिले चाहिँ अनि अब ग्यास छ चुल्हा छ त्यसको लागि पनि अब सजिलो अनि अब फोनको लागि पनि भयो फोनको चाहिँ अब हामीलाई कति सजिलो छ हाम्रो लागि त अब सजिलो सुविधा छ तर अब कत्ति उयोहरूलाई चाहिँ अब डर पनि छ अब कति प पड्किने डर हुन्छ मान्छे बिग्रिने डर हुन्छ अब प्रायःजस्तो अब कति बिग्रिरहेको छ फोन निक्लेर अनि अब त्यति बेला अब उयो गर्दाखेरि प्रेस गर्दाखेरि पनि उयो चाहिन्थ्यो फलामको कोइला लगाएर उयो लुगाहरू प्रेस गर्दाखेरि त्यसरी गर्नु पर्थ्यो अब गाडीघोडा थिएन हिँडेर जानुपर्थ्यो हिँडेर आउनु पर्थ्यो अहिले त अब गाडीघोडा छ जहीँ जानुपऱ्यो भने पनि दुःखबिमार भयो भने पनि त्यति बेला मान्छेलाई बोकेर ला लानु पर्थ्यो अब कतिको टाढो पुर्याउनुपर्ने त्यस्तो अवस्था थियो अब अहिले चाहिँ त्यस्तो छैन अब अहिले चाहिँ अब गाडीघोडा छँदैछ घरघरमा आइहाल्छ अब त्यति चाहिँ सजिलो छ अनि अब लाइटहरू छ अब अगाडि त बत्ती मट्टितेलमा धिप्री बालेर बस्नु पर्थ्यो अब अहिले चाहिँ त्यस्तो छैन अब अहिले त लाइटहरू छ अब लाइटहरूमा बसेर र पनि अब कतिवटा लाइटहरूमा पनि अब डर त हुन्छ तर पनि अब सुविधा छ अहिले चाहिँ त्यति चाहिँ हामीलाई अन्त अब यसो न्युजहरू केहीहरू हेर्नुओर्नु परिगयो भने अब अहिले त टिभी छ टिभीमा सबै कुरो देख्छ देखिहाल्छौँ जा धेरै जान्दछौँ अब अगाडिको हेरेर चाहिँ अब हामी निकै अगाडि नै छौँ जस्तो लाग्छ हामीलाई त